हजुर दिदी तपाईँ तलको मिठाई दोकानको दिदी है ए हजुर मलाई नि अर्को हप्ता अलिक मिठाई चाहिएको थियो कि आमा र त्यो बाबाको एनिभर्सरी छ कि अन्त के के मिठाई छ भनेर सोध्नुको लागि नि कसरी छ भनेर मिस्टीहरू के के छ तपाईँकोमा हो मिस्टीहरू चाहिँ कसरी छ दिदी त्यत्रो धेरै त्यत्रो धेरै लाँदा अलिक कम्ती हुँदैन मलाई दुई तिन केजी जस्तो चाहिएको छ हो अन्त उयो लड्डु पनि छ तपाईँकोमा क मिलाएर दिनुहुन्छ हजुर हुन्छ कि मलाई उयो चाहिएको पा लड्डु लड्डु हो मिस्टी अन्त पेडा त्यो तिन तिन किलो गरिदिनुहोस् कि म आउँछु नि कि अलिक दाम त्यतिबेलै पैसा दिन्छु नि ल आउँदाखेरि ल्याइदिन्छु कि हजुर हजुर हुन्छ कि म तपाईँलाई आउनुभन्दा अगाडि गर्छु कि यसो मिलाइदिनुहोस् न अँ तपाईँकोमा राम्रो पनि हुन्छ हो हजुर हुन्छ अर्को अर्को हप्ता हो कि हुन्छ के उयो तपाईँको तपाईँले दिनुहुन्छ होला नि है लानेहरू ल्याउनु पर्दैन होला के पनि हजुर हुन्छ हुन्छ हुन्छ राखे है हुन्छ धन्यवाद हुन्छ हुन्छ